अब आज आहिले अब हिउँदको समयमा अहिले त हाम्रो बिजुली डेली नै एक डेढ घन्टा त कट हुन्छ तर त्यो हामीलाई त्यति फरक त्यसले एक डेढ घन्टा बिजुली कटिँदा त्यति साह्रो फरक पर्दैन हाम्रो जीवनमा र आहिले त हामीलाई ठिकै नै छ भनौँ र जब बर्खाको समय आउँछ त्यति बेला चाहिँ हामीलाई एकदमै साह्रो पर्छ र हामी एकदमै डरलाग्दो दुखः पनि पाउँछ यो समयमा चाहिँ किन भन्दा अब स्कुल जानु पर्छ स्कुल जाँदा गएर आउँदाखेरि बर्खाको समयमा पानी परिरहेकै हुन्छ र जब पानी पर्छ हाम्रो युनिफर्म लुगा फाटादेखि लिएर सब भिज्छ र भोली पनि स्कुल जाँदा फेरि त्यही लुगा लगाएर जानु पर्ने हुनाले गर्दाखेरि लाइट बिजुली नभएको कारणले हामी त्यसलाई आइरन गर्न सक्दैनौँ प्रेस गर्नु सक्दैनौँ र यो नहुँदा खेरि युनिफर्म नहुँदा ड्रेस नहुँदाखेरि हामीहरू कति धेरै दिन स्कुल पनि गएको छैनौँ यही रेनी सिजनमा यही बर्खाको समयमा र त्यो मात्रै नभएर बर्खाको समयमा त हाम्रो एकदिन दुईदिन तिनदिन मात्र नभएर छ दिनसम्म लाइट आउँदैन र गभर्मेन्टको जुन चाहिँ लाइट बनाउने मान्छेहरू हुन्छ इलेक्ट्रेसियन उनीहरू पनि समयमा आएर आफ्नो काम गर्न सक्दैन यही बर्खाको समयमा र उनीरू पनि आफ्नो समयमा काम गर्न नपाउँदाखेरि हाम्रो छ दिनसम्म लाइट आउँदैन र यही कारणले गर्दाखेरि हामीहरूले धेरै धेरै धेरै समस्या समस्याको सामना पनि गर्नु पर्छ भनौँ भने हामी घरमा खाना बनाउनु यति साह्रो समस्या पर्छ हामी धिब्री बत्तिको भरमा खाना बनाउनु पर्छ खाना बनाउँदा खाना बनाउनु पर्छ लाइट बिजुली नभएको कारणले गर्दाखेरि हामीलाई खाना बनाउनु एकदमै समय लाग्छ र यही समय लग्दाखेरि हामी खाना खानु ढिलो हुन्छ खाएर सुत्नु ढिलो हुन्छ र बिहान उठ्नु पनि ढिलो हुनुको कारणले गर्दाखेरि हामीहरू स्कुल नगएको पनि छ स्कुल कलेज नगएर ढिलो भएर ढिलो उठ्नुको कारणले गर्दाखेरि र राति खाना ढिलो भएर र धिब्री बत्ती बालेर नै पढ्नु पर्ने आफ्नो कामहरू गर्नु पर्ने खाली धिब्री बत्ती मोमबत्ती बालेर हामीहरू काम गर्नु पर्छ हाम्रो स्कुलको कलेजको र यतिमात्र नभएर बाहिरको संसारमा के हुँदैछ कस्ता हुँदैछ कतानिर पानी पऱ्यो कतानिर के घटना घटियो र यस्तो सबै इत्यादि इत्यादि कुराहरू छ जुन चाहिँ सँग चाहिँ हामी एकदमै टाडिएका छौँ टाडिन्छौँ भनौँ बर्खाको समयमा बिजुली नभएर हामी न त न्युज हेर्न सक्छौँ न त फोनमा ब्याट्री हुन्छ बिजुली नभएर चार्ज पनि हुँदैन फोनमा र त एक अर्काको खबर छिमेकीहरूसँग त खबर यता उता र आफ्नो आफन्त मान्छेहरू जो टाड़ा टाड़ा बसेका छन् उनीहरूलाई न कलमा फोन गरेर कस्तो छ खबर भनेर भन्नु मिल्छ र के गर्नु यस्तै कुराहरू धेरै धेरै धेरै प्रब्लम्सहरू हुन्छ बिजुली नभएको कारणले अब एकदिन दुईदिन त म्यानेज होला छ दिन यस्तै पाँच दिन छ दिनहरू बिजुली नहुँदा चाहिँ हामीलाई धेरै नै प्रब्लमहरू हुन्छ यो चाहिँ हरेक बर्षै पिच्छे हरेक रेनी सिजनमा यही सेम प्रब्लम हुन्छ हाम्रो यताको सेम समस्या एउटै समस्या हुन्छ हरेक बर्खामा यता हाम्रो र हामी यही कारणले गर्दाखेरि स्कुलहरू कलेजहरू जान पाउँदैनौँ बाहिर संसार हामी त्यही कारण धेरै नै पछाडिन्छौँ पछाडि हुन्छौँ धेरै पछाडि हुन्छौँ